मलाई घुम्नु मन परेको ठाउँ भनेको जलपाइगुडी हो किनभने त्यहाँ टिस्टा ब्यारेज छ र त्यहाँ धेरै मिठो मिठो माछाहरू पाउँछ अन्तखेरि त्यहाँ बसेको त्यहाँ बसेर हामी धेरै सुकुन पाउनु सक्छौँ मेरो साथीको घर छ